आजको युगमा विशेषतः एसटी एससी ओबिसीका थुप्रै छात्रवृत्तिहरू छन् विद्यार्थीले पाउने सहुलियतहरू धेरै कुराहरू छन् जस्तै स्त्री जातिले पाउने कन्याश्री प्रथमतः माइनोरिटी छन् स्वामी विवेकानन्दका छन् ओएसएस छन्